हाम्रो गउँमा एउटा मौरे युनाइटेट क्लब छ अनि हाम्रो गाउँको नानीहरूलाई हामी ती क्लबमा फुटबल हरू सिकाउँछौँ बास्केटबल भलिबल ती चिजहरू हामी नानीहरूलाई हामी एउटा सिनियर हुनुको कारणले हामी ती चिजहरू सबै अनुभव लिइसकेका छौँ र हामी सिनियर हुनको नाताले नै हामी ति नानीहरूलाई ती गेम्सहरूमा हामी राम्रो राम्रो चिजहरू कस्तो गर्दा कस्तो हुन्छ ती चिजहरू हामी नानीहरूलाई सिकाउँछौँ